हेलो हेलो यो ट्राभल्स एजेन्सी हो तपाईँको एउटा गाडी मैले बुक गरेको थिएँ लाभा जानुको लागि तर आजसम्म पनि अहिलेसम्म पनि गाडीको कुनै पत्तै छैन टाइम त साढे नौमा आउने कुरा थियो तर अहिलेसम्म त पत्तै छैन अब हामी सबै रेडी भएर बसिरहेको छौँ झट्टै गरेर तपाईँले उ आउनु सकेन भने अर्को गाडी चाहिँ त्यसको बदलीमा पठाइदिनु होला